म चाहिँ खाना बनाउनको लागि चाहिँ यो यो सामानहरू चाहिँ चलाउँछु जस्तै कि अब देक्ची भात बनाउनुको लागि देक्ची कुकर देक्चीमा भन्दा पनि अब कुकरमा चाहिँ अब अलिक सुविस्ता अझै राइस कुकर हाम्रो त राइस कुकर छ राइस कुकरमा पकाउँदाखेरि चाहिँ अब छिट्टै पनि पाक्ने जस्तो देक्चीमा गर्दाखेरि त अब त्यसलाई भात पहिला ऊ यो गर्नुपर्छ तातो पानी उमाल्नु पऱ्यो चामल हाल्नु पऱ्यो त्यसलाई फेरि भर्साउनु पऱ्यो देक्चीमा चाहिँ धेरै अब असुविधा हुन्छ अब छिटो पनि पाक्दैन अब कुकरमा त अब एकछिन एकैछिनमा दुईतिन सिटी लायो अनि त पाकी पनि हाल्छ राइस कुकरमा त झन् अझै सजिलो अनि त अब फेरि दालहरू पकाउनुको छ भने दालहरू पकाउनुको लागि डेक्ची डेक्ची त अब हुँदैन कराई कराई अनि त कुकर कराईभन्दा पनि कुकरमा चाहिँ अब कुन कुन दालहरू चाहिँ पाक्दैन डेक्चीमा कराईमा बनाको त्यसमा कुकरमा बनाको चाहिँ अलिक मिठो पनि हुन्छ ठुल्ठुलो अब मोटो मोटो दालहरू पनि छिटै गल्छ मस्यामको दालहरू ठुलो ठुलो दालहरू छिट्टै गल्छ अलिक मिठो पनि हुन्छ अब अब अचार बनाउनुको लागि अब सलु सिलौटोमा पिसिरहनु पनि पर्दैन मिक्सी छ अहिले अहिले त हाम्रो घरमा मिक्सी छ मिक्सीले मिक्सीमा घररर मजजाले सबै समानहरू हाल्यो ठुल ठुलै काटेर हाल्नुपर्छ पिस पिस पनि पार्नु पर्दैन ठुलो घररर पाऱ्यो एक एकैछिनमा त्यो पेस्ट पनि बनिहाल्छ अचारहरूको अब धेरै सुविस्ता यसमा चाहिँ कुकर कुकर डेक्चीभन्दा कुकर कुकरभन्दा फेरि राइस कुकरहरू धेरै सजिलो